मेरो जो तिनजना बैनीहरू छ र भाइ छ भाइ दुईजना छ र उनीहरूसँग म सबैसँग मिलेर बस्छु म सबसे कान्छा हो सानो हो र एकदमै उनीरूसँग मेरो माया प्रेम राम्रो छ मेरो दिदी बैनीमा मदेखि केही फरकहरू छैन हामी एकदम मिलेरजुलेर बस्छौँ र मेरो ठुलो दिदी त्यही दोकानहरू गर्नुहुन्छ माथि अलगै हामीदेखि अलगै बस्छ र पनि हामी एकदमै सम्बन्ध हाम्रो राम्रो छ र हामीमा केही फरक छैन एकाअर्कामा माया छ एकाअर्कामा दुःख बिमार यताउता हामी हेरचार गर्छौँ र दसैँ तिहार हाम्रो उवेसमा हामी सबै नै भेटेर हाम्रो चाडबाडहरू मनाउँछौँ एकदमै हाम्रो सम्बन्ध राम्रो छ